हामी भारतमा छरिएर बसेका जाति हौँ अनि हामी माझ धेरै जात जातका मानिसहरू बस्छन् अनि हामी नेपाली भएको नाताले हामी माझ पनि धेरै जातका मानिसहरू छन् जस्तै राई लिम्बू छेत्री बाहुन कामी दमाई धेरै छन् यसमा हामी म छेत्रीको छोरा भएको कारणले गर्दाखेरि हामी सपोज हाम्रो रीति रिवाज अलग्गै राई लिम्बू छन् उहाँहरूको अलग्गै भोटे लाप्चे उहाँहरू गुम्बामा गोज पूजा गर्छन् अनि म छेत्री भएको कारणले गर्दा हामी नयाँको पूजा गर्छौँ है त्यस्तै अब प्रधानहरू छन् उनीहरूले उभौँली उधौँलीको पूजा गर्छन् होइन जस्तै कामी दमाई छन् उनीहरूले अर्कै तरिकाले पूजा गर्छन् र देशभरि छरिएका जत्ति पनि नेपालीहरू छन् अरू जातहरू छन् होइन उनीहरूले आफ्नो आफ्नो तरिकाले पूजा गर्छन् होइन